भाइ मैले तपाईँकोबाट जुन चाहिँ साडी लिएको थिएँ नि त्यो साडी त एकदमै चुर चुर फाटेको रहेछ सबै म त फर्काइ दिउँ भनेर भनेको तपाईँ पनि आउनु भएको छैन त्यसैले यो साडी खोलेर हेर्दा त एकदमै नराम्रो क्वालिटी पनि नराम्रो हेर्दा पनि घिनलाग्दो कलर पनि एकदमै एकताल धुँदा पनि सट्टै जाने त्यसैले तपाईँको साडी म त म त पैसा पनि दिन्न तपाईँको साडी पनि फर्काइ दिन्छु तपाईँको एकदमै क्वलिटी एकदमै नराम्रो ल्याउनु भएको रहेछ तपाईँले अरूले पनि यो हेरेर चाहिँ एकदमै अर्डर गर्दैन है भाइ यो तपाईँले चाहिँ भएन तपाईँको यो साडी चाहिँ एकदमै नराम्रो क्वालिटी एकदमै खत्तम एकदमै खत्तम गाउँ गाउँमा हेर्दाखेरि पनि ए तपाईँले त बित्थामा यस्तो अर्डर गरेको यस्तो घिनलाग्दो किन अर्डर गरेको फर्काइ दिनु भनेर भन्नुभयो